विशेष प्राचीन मध्यकालीन भारतका हाम्रा केही प्रसिद्ध राजाहरूमध्ये मलाई एकदमै मैले स्कुलमा पढेको सानैदेखि पढेको एकदमै कुशल राजा चाहिँ हाम्रा अकबर राजा हुन् र अकबर राजाले विशेष गरेर आफ्नो देशमा आफ्नो राज्यमा प्रजाहरूलाई कस् कहिले पनि दुःख दिँदैनथे कुनै पनि आपद विपदमा अकबर राजाले ती आफ्ना देशको राज्यका जनताहरूलाई नागरिकहरूलाई राम्रोसँगले न्याय दिएर राम्रोसँगले आफ्नो शासन चलाएर गरेको हामी इतिहासमा हामी पाउँछौँ र इतिहासमा पाउँछौँ त राजा अकबरले आफ्नो देशमा एकदमै कुशल शासन चलाएको पनि हामी सुन्न र पढेका हौँ र मैले आजसम्मको प्राचीन मध्यकालीन र भारतका इतिहासमा एकदमै मोहित पार्ने राजाहरूमा मै मलाई राजा अकबरले नै कथा राजा अकबरको कथाले नै मलाई मोहित पारेको छ